हामीले चाहिँ पहिलैदेखिको धानहरू मकै अझै रायो सागहरू पहिलैदेखि रोप्दै आएको जहाँ कि रायो सागहरू चाहिँ जाडोमा चाहिँ उयो बेसी बेसी फल्छ धानहरू चाहिँ जस्तो कि गीलो माटोमा चाहिँ उयो रोप रोपि रोपिन्छ जस्तो कि उयो गोरुहरूले चाहिँ जोत्छ जस्तो कि गोरुहरू छैन भने चाहिँ जस्तो कि टेकटरहरू लगाउँछ अझै थरी थरीको उयोहरू लाउँछ आफूले उयो खन्दा पनि हुन्छ त्यो उयो धानहरू रोप्दा चाहिँ जहाँ कि गिलो माटो चाहिँ हुनुपर्छ जहाँ कि रोप्नुको लागि नि सजिलो हुन्छ त्यहाँ उयो धानहरू रोपिसक सकेर चाहिँ मकै मकैहरू नि रोप्छ जहाँ कि त्यो पनि सेमै हो कि जस्तो कि धानहरू रोपिन्छ खन्नु नै पर्छ जहाँ कि एउटा एउटा उयो बीज बीज हुन्छ मकैको चाहिँ जस्तो कि त्यहाँ एउटा एउटा चाहिँ उयो लगाउँदै जानु जानु पर्छ त्यहाँदेखिको चाहिँ धेरै समय बाद चाहिँ आफै नै फल्दै फल्दै फल्दै ठुल ठुलो हुँदै जान्छ हुँदै जान्छ मकै मकै चाहिँ जहाँ चाहिँ उयो साह्रै राम्रो हुन्छ